हल्लो

ए म त्यता आऊँ भनेको कि त्यताको कस्तो कस्तो छ हौ जग्गाहरू

ए अनि त त्यतातिरको कल्चरेलहरू चाहिँ कस्तो छ ए अनि त त्यताको वेदरहरू चाहिँ कस्तो छ ए हजुर त्यतातिर त मैले डेलोहरू छ भनेर सुनेको थिएँ त ए हजुर अनि त अरू निकै जग्गाहरू छैन होइन हामी धेरैजना आउँदैछ कि त्यही भएर ए त्यस्तो महँगो

ए हजुर हजुर भन्नुहोस् न ए हजुर हुन्छ ए हजुर ए अनि त त्यतातिर गुम्बाहरू चाहिँ छैन तमाङ गुम्बा ए अनि त त्यतातिर गाडीहरू चाहिँ कस्तो कस्तो छ हौ गाडीहरू ए हजुर खै हामी दस बाह्र तारिक आऊँ भनेको हामीहरू एक हप्ताको लागि होला हौ सायद हामीहरू जम्मा चाहिँ हामीहरू छ सातजना छ हुन्छ अँ त्यो कफेर भन्ने जग्गा छ नि हो त्यतातिर चाहिँ जानु मन छ हौ ए हजुर हुन्छ अब हामीलाई चाहिँ कस्तो टाइपको खाना मन गर्छ भन्दा अब हामीलाई त नेपाली खानै मन पर्छ नि

हजुर हुन्छ म भनिदिन्छु नि खै त्यस्तो त के भन्नु र अब होइन अब हामीलाई त अब कस्तो टाइपको भन्नु अब हामीलाई त समर मन पर्छ नि अब होइन तर पनि अब त्यता त जाडो रहेछ तातो तातो लुगा लिएर आउनुपर्ने रहेछ अब त त्यतातिरको अब दोकानहरू चाहिँ कस्तो कस्तो छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु